हाम्रो कालिम्पोङमा चाहिँ है पानीको चाहिँ प्रोब्लम छ किनभने हामी रेन्टमा बस्छौँ त्यतिखेर पनि हामीलाई पुरा पानीको प्रोब्लम नै छ अनि अनि ट्राफिक चाहिँ हामी अब कालिम्पोङमा ट्राफिक चाहिँ अब पुरा हुन्छ होइन हामी क्लासहरू जाँदाखेरि पनि ट्राफिकमा प्रोब्लम हुन्छ पुलिसहरूले हामीलाई ट्राफिक प्लेसबाट रोकिदिन्छ